हाम्रो इलाका नजिकैमा धेरै प्रख्यात कलेजहरू रहेका छन् जस्तै दार्जिलिङ सरकारी महाविद्यालाय साउथफिल्ड कलेज सन्त जोसेफ कलेज आदि र यी कलेजहरू धेरै वर्षअघि स्थापित भएको थियो र यीमध्ये सबैभन्दा पुरानो वा अघि स्थापित भएका महाविद्यालयमा दर दार्जिलिङ सरकारी महाविद्यालय रहेको पाइन्छ र यी कलेजहरूको दार्जिलिङको शिक्षा व्यवस्थामा महत्त्वपूर्ण भूमिका रहेको छ र मेरो परिवारबाट मेरो दिदी साउथफिल्ड कलेज पढ्नुहुन्छ र उनले नेपाली विषयमा बिए पढिरहेकी छ